हेलो न नमस्ते दाजु मैले मिसो कम मिसो अनलाइनबाट एउटा बेडसिट मैले डबल बेडसिट यो मगाएको थिएँ मगा त्यो जस् त्यो रिटर्न त्यो आयो पनि मेरोमा मगर खोलेर हेर्दा त्यो एकदम राम्रो थिएन जस्तो मैले भने थिएँ त्यो एकदम त्यसको अपोजिट थियो एकदम त्यसको कलर पनि राम्रो थिएन त्यो प्रिन्टेड पनि एकदम डिफ्रेन्ट थियो कपडा पनि एकदम न राम्रो थिएन साइड साइडमा च्यात्तिएको पनि थियो एकदम एकदम अड टाइपको आएछ मलाई एकदम मन परेन यो चिज तपाईँले के गर्नुहुन्छ म यो चिज लिँदिन तपाईँले यो मेरो मनी ब्याक गरिदिनुहोस् म लिनु चाहदिँन अर्कै चिज तपाईँले यसको बद्लि रिफन्ड गर्नुसक्नुहुन्छ या त मेरो पैसा रिफन्ड गरिदिनुहोस् या त राम्रो क्वालिटीको सामान दिनुहोस् किनकि मलाई एकदम यो मैले भने जस्तो राम्रो लागेन तपाईँले रा एकदम राम्रो क्वालिटीकै सामान दिनुभएन मलाई एकदम राम्रो लागेन किनकि मैले फर्स्ट टाइम यसलाई मैले गरेको थिएँ होइन एप्लाई गरेको थिएँ मगर एकदमै राम्रो आएन त्यसले गर्दा चाहिँ के गर्नुपर्छ तपाईँले मेरो रिफन्ड मेरो नम्बरमा पैसामा एकाउन्टमा हालिदिनुहोस् म यो चिज एकदम लिनु चाहन्न मसाई एकदम मनपरेन यो प्रडक्ट एकदम राम्रो छैन